सबभन्दा बेस्ट आइटम चाहिँ मलाई आलुको अचार ए कसरी बनाउनु आलुको अचार बनाउने तरिका चाहिँ एकदमै सजिलो छ आलुलाई उसिन्यो अनि त्यसलाई ताछेर काटेर पिस पिस गऱ्यो अनि तिल अनि अल्सि भुटेर त्यसलाई पिस्यो अनि निम्बु हाल्यो अनि हरियो खोर्सानी काटेर हाल्यो धनियाँ हाल्यो अनि त्यो पिसेको धुलोलाई पनि आलुमा लगाएर मुछ्यो अनि अलिकति तोरीको तेल ततायो अनि त्यसमा मेथी फुऱ्यायो अनि त्यो पनि त्यो आलुमा लगायो त्यहाँबाट त्यसमाथि निम्बु निचोरेर हाले पनि भयो नभए आम्चुर पाउडर अब आफ्नो इच्छाअनुसार अनि नुन त्यो धुलो खोर्सानी राखेर चाहिँ त्यसलाई मजाले मुछेर आधा घन्टा जस्तो छोपेर राख्दा चाहिँ एकदमै स्वादिलो हुँदो रहेछ